मैले पहिला सिक्दाखेरि चाहिँ एउटा नानीको स्वेटर बुनेको थिएँ होइन त्यसमा चाहिँ मैले धेरै नै कठिनाई सामना गरेको थिएँ अहिले त तर म धेरै राम्ररी नै बुन्छु पहिला सिक्दा चाहिँ मलाई धेरै कठिनाई भएको थियो त्यो नानीको स्वेटर बुनिदिँदा नानीको स्वेटर बुन्दाखेरि चाहिँ जुन चाहिँ मलाई त्यो काखी नानीको जो जुन चाहिँ हातको काखी र गला बनाउँदा चाहिँ मलाई धेरै नै कठिनाई मलाई भएको थियो त्यो गला निकाल्दा गला र काखी निकाल्दा चाहिँ मैले त्यो स्वेटर चाहिँ चारपल्ट भन्दा ज्यादा नै खोलेर मैले त्यसलाई बनेँ बुनेको थिएँ

घरि काखीको घरमा घर यता घरि यता चार घर यता घरिको घरि चार घर उता त्यो भएर चाहिँ धेरै कठिनाई गरेको थिएँ सामना गरेको थिएँ त्यो नानीको स्वेटर खोल्दाखेरि खोल्दै बुन्दै गर्दा धागो पनि धेरै मैला भएको थियो तर अहिलेघरि चाहिँ मलाई एक्सपिरियन्स भयो अहिले म चाहिँ सजिलोसँगले बुन्छु त्यो फर्स्ट टाइम मैले त्यो स्वेटर बुन्दा चाहिँ मैले धेरै नै कठिनाई सामना गरे त्यो नानीको अहिले चाहिँ म राम्ररी नै बनाउने गर्छु